माछा मार्ने सम्बन्धि यदि मैले केही भन्नुपऱ्यो भने चाहिँ अहिलेको युगमा म के हेर्छु यो हाम्रो जग्गामा पनि तर हाम्रो जग्गामा त धेरै थोरै छ मानिसहरू वर्षैभरि माछा मार्ने गर्दैनन् उनीहरू एउटा ठिक सठिक समयमा नै गर्ने गर्छन् र भावी संसारमा म के बाहिर के हेर्छु भन्यो भने चाहिँ महासागरहरूमा के देख्छु भन्यो भने चाहिँ माछा मार्ने प्रचलन चाहिँ एकदमै बेसी हुने गर्छ सालभरि महिनाभरि उनीहरू नरोक्कि गर्ने गर्छ जसको कारणले गर्दा चाहिँ धेरैवटा प्रजातिको माछाहरू चाहिँ हराउन गइरहेको छ र धेरै धेरैवटा विलुप्त हुन आँटेको हुनु आँटेको तपाईँको माछाको प्रजातिहरूलाई पनि अब कुनै सोचबिहीन भएर धेरै मारेको मारेको गर्नको कारणले गर्दा चाहिँ अब सबै सकिएर गइसकेको छ र धेरैजना तपाईँको यो वातावरण पढ्ने मानिसहरूले पनि भनेका छन् कि यो धेरैवटा माछाहरू चाहिँ अब हरउने छ यदि यसै हिसाबले अघि बढिरह्यो भने चाहिँ प्रदूर्षण पानीको प्रदूर्षण चाहिँ सायद हाम्रो जग्गातिर धेरै प्रचलित प्रचलित छ जसको कारणले गर्दा चाहिँ माछालाई मात्रै होइन मानिसलाई पनि धेरै प्रभव धेरै नै अझ असुविधा भएर गएको छ अरू जीव जन्तुलाई पनि धेरै असुविधा भएर गएको छ र त्यसको अब इलाज चाहिँ के छ भन्दा चाहिँ अब हामीले सफा पानी भएको ठाउँतिर केही मैला फोहोर मैला फ्याक्नुहुँदैन र कुनै क्यामिकल पदार्थहरू चाहिँ हामीले अब जथाभाबी फ्याँक्नु चाहिँ भएन जसमा कि त्यो बगेर गएर त्यो ठुलो हाम्रो सफा पानीको नालामा चाहिँ नजाओस्